म जलपाइगुडी जिल्लामा मानिसहरू जुन चाहिँ पहिलाको एकदम वर्कर थियो टी गार्डनहरू थियो त्यसबाट मात्रै होइन अहिले धेरै मान्छेहरू अहिलेको टाइममा अहिलेको जुन चाहिँ स्थितिहरू चाहिँ परिस्थितिमा छ अहिले एकदम सबैजना राम्रो भइसकेको छ सबैजना आर्मीहरूतिर लागेको छ कतिजना बाहिर जान्थ्यो पहिलेदेखि किनभने त्यस्तो लागु थिएन हाम्रो घरबाट दिन्थेन फौजीमा जानु केही कुराको नलेज थिएन ज्ञान थिएन अहिले धेरै मान्छेहरू बाहिरतिर पनि जान्छ आर्मीतिर पनि गइरहेको छ वर्करहरू कम्ती छ र हाम्रो लेडिसहरूपट्टि पनि एकदमै राम्रो भइसकेको छ नर्सिङहरू आइसकेको छ टिचिङ लाइनपट्टि धेरै सुविधा आइसकेको छ अहिले